किसानहरूको आत्महत्यामाथि आफ्नो विचार साझा गर्नपर्दाखेरि चाहिँ म पनि चाहिँ एउटा पश्चिम बङ्गाल सरकारको एउटा किसानै हो है किसानले कसरी रोक्ने त यसो हुनबाट कसरी रोक्ने त सरकारले कस्तो उपाय गर्नपर्ने हो अहिले भन्नुपर्दा हेर्नुहोस् तपाईँहरूले होइन विचरा किसान दाजुभाइ भयो मै भयो म धेरै परिश्रम गर्छु धेरै आफ्नो जब छोडी छोडी घरमा आएर कि धेरै प्रकारको खेतीहरू गर्छु सब्जीहरू गर्छु लगाउँछु इत्यादि कुरो एक्स्ट्रा हाँपझाप होइन चारपट्टि नै म काँटा फरुवा इत्यादि कुरो गर्छु र पनि म महिनामा घर चलाउन एकदमै साह्रो पर्छ स्यालरी कम्ती होइन जब गर्नेले त जब गरिहाल्छ महिनामा पाँच छ हजार भए पनि राम्रो स्यालरी पाउँछ होइन र त्यत्तिले त कदाचित हुनसक्दैन घर चल्न सक्दैन अनि त हाम्रो पश्चिम बङ्गालमा भयो इन्डियाभरि नै विचार गरौँ विचरा किसानहरूले अहिले फसल हालेको हुन्छ कोही बेला घामले सुकाइदिन्छ कोही बेला पानीले मारिदिन्छ अनि यो यो त आत्महत्या गर्ने एउटा बाटो नै भएर गएको छ आत्महत्या गर्ने बाटो नै भएर गएको छ र गर्छ पनि गरी पनि रहेको छ होइन हाम्रो पनि त मनमा कोही बेला आउँछ घर नचल्दा आफ्नो जबबाट आएको पैसाले नपुग्दा फसल मैले पनि त लगाएको थिएँ पालक लगाएको थिएँ धनियाँ लगाएको थिएँ नभएको पनि मेरो पैँतिस चालिस हजारको बिक्री हुनेगर्थ्यो त्यसले मरौ बिहादेखि इत्यादि कुरो आफूले बिहा भयो बटुल भयो मरौ इत्यादि कुरोमा धेरै इन्भेस्ट गर्न सकिन्थ्यो हौ त्यो अवस्थामा त्यसरी असिनापानीले हुरीबतासले ल्याएर लिप्पन पारिदिँदाखेरि धेरै मन दुखेर आउँछ आफूले गरेको छरेको बिउहरू मरेर उम्रिएर पनि त्यसको फल फसल त्यसको खानेबेलामा चाहिँ तर त्यसरी सबै लिप्पन भएर जाँदाखेरि मनै हर्षित हुने बेलामा चाहिँ एकदम दुःखी भएर जाने गएको अनुभवको चाहिँ मैले पनि गरेको छु फिलहालमा होइन मेरो पनि घर चल्न सकेन सक्दैन अनि आज बेकारीहरूमा झन् देश देशमा किसानहरूले तपाईँको फसल धेरै धेरै लगाइरहेको हुन्छ र मरेर जान्छ अरे यसरी यही प्रकारले गर्दा कत्तिले के हुन्छ लोन निकालेको हुन्छ विचराहरूले किसानहरूले दुई लाख पाँच लाखको लोन पनि दिइरहेको छ हाम्रो यता दार्जिलिङ डिस्ट्रिकमा अहिलेसम्म मैले बाख्रा पाल्ने एग्रिकल्चर गर्ने अर्किड लगाउने अलैँची लगाउने धेरै मनमा इच्छा छ तर आजसम्म त मैले लोन पनि पाउनसकेको छैन नभएको भए पनि दुई अढाई लाख डेढ लाख लोन पाएको भए होइन यहाँभन्दा म अझै उन्नत उन्नत जातको बाख्रा पाल्थेँ ब्रिडिङमा निकाल्थेँ बच्चा ब्रिडिङमा ब्रिडरमा निकाल्थेँ अर्किडहरू भेराइटिसको लगाउन सक्थेँ होइन तर आज मैले त लोन पनि पाउनसकेको छैन देशप्रदेशमा त किसानहरूले तपाईँको धेरै धेरै लोन निकालेर विचरा उनीहरूले घर चलाउने जीविका गरिरहेको छ घर चलाइरहेको छ है र उहाँहरूको खेती नष्ट भएर जाँदाखेरि तर उहाँहरूले आत्महत्या गर्ने कुरोहरू पनि मैले सुनिरहेको छु तपाईँहरूले क्वेसन पनि गर्नुभयो सही हो यो क्वेसन तर यसको रोकथाम गर्नको लागि मेन त सरकारले पनि माथिबाट बुझिदिनु पर्छ र आफ्नोआफ्नो स्टेटको सरकारले पनि लोन चाहिँ एकदमै गरिब होस् या धनी होस् यहाँ कस्तो छ भनेदेखि फेरि बोल्नेको तपाईँको भ नेपालीमा एउटा उखान छ बोल्ने हाम्रो डिस्ट्रिकमा कालिम्पोङ डिस्ट्रिकमा चाहिँ के छ भनेदेखि बोल्नेको चाहिँ पिठो पनि बिक्छ अरे नबोल्नेको चाहिँ चामल पनि बिक्दैन भन्नेको याद आयो मलाई बोल्दाबोल्दै है अन्त हाम्रो चाहिँ यस्तै छ न लोन पाउने सुविधा छ हो न कुनै एउटा गाउँमा एउटा डेभ्लप भएर गएको छ कुनै कुरोको सुविधा छैन यहाँ न लोन न यहाँ फाइनेनसियलको न हाम्रोमा पश्चिम बङ्गाल सरकारको कालिम्पोङ डिस्ट्रिकमा चाहिँ कुनै कुरोको एउटा इच्छा हुँदा हुँदा पनि त्यसको नलेज हुँदा हुँदा पनि यहाँको युवाहरू चाहिं गुम्सिएर बसिरहेको छ एजुकेसन छ तर डिग्री छैन जब छैन र आज यहाँको युवाहरू चाहिँ यसरी नै लादिएर फाँसी दिएर मरिरहेको छ डिग्री छ हातमा डोक्युमेन्ट्स बोकेर हिँड्छ ड्युटीको लागि तर बेकारी भएर बसिरहेको छ जब छैन जब खुल्यो भने पनि माथिमाथिबाट तपाईँको आफ्नो मान्छे च्यापेर आफ्नो मान्छेलाई लगाएर घुस गरेर चाहिँ लगाइसकेको हुन्छ यस्तै स्थिति छ युवा किसानहरूको पनि आज देशमा चाहिँ यसको लागि चाहिँ सरकारले पनि एकदमै सठिक एकदमै सही कुरोमा निर्णय लिएर चाहिँ यसलाई चाहिँ रोकथाम गर्नु हो भनेदेखि चाहिँ मेरो विचारमा चाहिँ मेरो विचारमा चाहिँ भन्नुपर्दाखेरि चाहिँ जत्ति पनि यो किसानहरूको लागि लोन दिएको हुन्छ बाइचान्स उनीहरूको अब यस्तो मौसम ठिक नभएर चाहिँ क्षतिपूर्ति चाहिँ केही भएर इन्भेस्ट भएर मरेर लादिएर पानीले वृष्टिले बिगारिदियो भनेदेखि चाहिँ सरकारले चाहिँ उनीहरूलाई चाहिँ हाँसी हाँसी थपथपाएर पिठमा थपथपाएर उनीहरूलाई चाहिँ उहाँहरूको लोनलाई चाहिँ घरघरमा गएर माफ गरिदिनुपर्छ सरकारको जुन मेन किङ छ उहाँ नै उसको घरमा गएर चाहिँ उल्टा उहाँलाई एउटा हौसला दिएर पिठमा थपथपाएर चाहिँ उहाँहरूलाई लु है यो तिमीहरूको यस्तो यस्तो भएछ हामीहरूले देख्यौँ आँखाले देखेका छौँ हामीलाई केही तिर्न तिर्न पर्दैन र फेरि पनि हामी तिमीलाई दिन्छौँ र तिमीहरूले फेरि यसरी नै प्रसस्त उब्जनी लगाउनसक्छौ भनेर चाहिँ उहाँहरूलाई एउटा इन्करेज दिनपर्ने कुरोमा चाहिँ उल्टा सरकारले माथिबाट दबाउ दिएर क्षतिपूर्ति पनि उहाँहरूको मर्न त मरिरहेको हुन्छ खेतीपातीहरू अझै उल्टा उहाँहरूलाई दबाउ गर्ने हुँदाखेरि चाहिँ आज किसानहरूले चाहिँ उल्टा घरभित्रै खेतमै फाँसी दिएर मरिरहेका छन् तर यो एकदमै गलत हो र उल्टा चाहिँ तपाईँको किसानको घरघरमा गएर चाहिँ उहाँहरूको पिठ थपथपाएर चाहिँ उहाँहरूलाई हौसला दिएर इन्करेज गरेर फेरि फर्दर आउने टाइममा चाहिँ तपाईँ तिमीहरूले फसल लगाउनसक्छौ अनि हामी तिमीहरूलाई अझै योभन्दा बढ्ता तिमीहरूलाई हामी लोन दिनसक्छौँ भनेर चाहिँ किसानहरूलाई चाहिँ भन्नपर्ने हो जस्तो म अहिले यहाँ बसिरहेको छु मेरोमा इन्भेस्ट गर्ने पैसा छैन मेरोमा छ खेती टन्नै छ खेती म गर्नसक्छु आफै काँटा फरुवा हाल्नसक्छु हाम्रो पाहाडमा त यहाँनिर दार्जिलिङमा त काँटा फरुवा हाल्छ हामी ट्र्याक्टर पनि हुँदैन काँटा फरुवा हालीहाली हामी मल डोकोमा बोकीबोकी हामी इन्भेस्ट गरेर लगाएका हुन्छौँ मैले पालक लगाएको थिएँ मैले धनियाँ लगाएको थिएँ अब वृष्टि भयो असिना प्लातप्लुत भयो मेरो तिस पैँतिस हजार नोक्सान भयो मेरो के सोच थियो यो पैसाले म के गर्छु के गर्छु यस्तो गर्छु उस्तो गर्छु भनेर लगाएको थियो लगाउनभन्दा अगाडि तर त्यो सपनाहरू मेरो चकनाचुर भयो नि त त्यो त कसरी मैले सरकारलाई पनि दोष लगाउनु र होइन त्यो त मेरो आफ्नो पार्ट टाइमको कुरो हो र पनि अझ मेरो धेरै इच्छाहरू थियो जस्तै म युट्युबतिर बाख्राहरू पालन गरेको हेर्छु यस्तो मजा मजाको बाख्राहरू हुन्छ धेरै धेरै ब्रिडको हुन्छ ठुल्ठुलो जातको हुन्छ यो किन्ने मेरो एउटा सपना थियो तर आजसम्म मैले एउटै बाख्रा पनि उन्नत जातको बाख्रा किन्नसकेको छैन भविष्यमा म नभएको पनि तपाईँको पचास माउ बाख्रा मात्रै माउ मात्रै माउ मात्रै पचास माउ राख्ने निर्णय लिएको छु तर आज मेरो स्यालरी सिक्स थाउजन्ड मात्रै भएको कारणले गर्दाखेरि मैले उन्नत जातको बाख्रा किनेर मेरो खोरमा फार्मिङ गर्नसकेको छैन ठुल्ठुलो फार्मिङ गर्नसकेको छैन ठुल्ठुलो नर्सरी बनाउन सकेको छैन मेरो सोच छ म गर्नसक्छु म प्राक्टिकल छु मेरो एक्सपिरियन्स छ सबै कुराको नलेज छ हुँदा हुँदा पनि आज सरकारले लिनुपर्ने एउटा निर्णय किसानहरूमाथि लिनुपर्ने एउटा निर्णय र हामीमाथि एउटा फाइनेनसियलको हेल्प गर्नपर्ने योग्य उहाँहरूको हृदयमा विचार नहुँदाखेरि चाहिँ आज हामी यस्तो एउटा प्राक्टिकल भएको मान्छे नलेज भएको मान्छे चाहिँ त्यसै लादिएर बसिरहेको छौँ हुनसक्छ भने यो एउटा म्यासेजले चाहिँ भविष्यमा तपाईँहरूले एकदम राम्रोसँगले फाइनेनसियलमा भयो एउटा पिठ थपथपाएर तपाईँहरूले हामीलाई एउटा यसको आयोजन चाहिँ गरिदिनुपर्ने हो यो गर्नैपर्छ तपाईँहरूको काम पनि हो र हामीले कि उन्नति गर्दै गयौँ भने आज मैले गरेको कुरो अर्कोले सिक्छ र अर्कोले गरेको कुरो अर्कोले गर्दै सिक्दै जान्छ भने हामी हामी बेस्ट बङ्गाल सरकारमा हामी इन्डियाभित्रको मान्छेहरूको अब हामीले विदेशतिर गएर अर्काको भाँडाहरू माझ्नु पर्दैन अर्काको बाख्राहरू चराउनु पर्दैन अर्काको देशमा गएर अर्काको अफिसको टेबलहरू सफा गर्न पर्दैन तर त्यो गर्नु पनि सही हो उसले मिहिनेत गरेको हो तर बाहिर जानपर्दैन हामी आफ्नै गाउँमा हामीलाई सरकारले लोनहरू दिएर आइरनमा हामीलाई हेल्प गर्छ भने हामी आफै हामी बाख्रा पालन गरेर हामी हामी डिपेन्ड आफ्नै भरमा हामी कसैको भरमाथि होइन को आफ्नैमा हामी डिपेन्ड गरेर आफ्नो घर चलाएर आफ्नो परिवार चलाएर बस्नसक्छौँ आफ्नो फ्यामिलीको साथमा रहनसक्छौँ आज के हुन्छ भनेदेखि आज घरमा आज फसलहरूमा ठिक नहुँदाखेरि आज फ्यामिली नानीदेखि टाढाटाढा भएर बाहिर काम गर्न गइरहेको छ यही कारणले गर्दा आज उनीहरूको घर घरमा पनि लो आफ्नो हस्बेन्ड नहुँदाखेरि धेरै समस्याहरू हुन्छ कत्तिको बुढीहरू अर्कोसित भागिदिन्छ कत्तिको बुढाले अर्को लिएर हिँड्छ यही फाइनेनसियलको मेन जड चाहिँ फाइनेन्सको प्रब्लम हो पैसा नभएको कारणले गर्दा आज हस्बेन्ड बाहिर जानुपर्छ पैसा नभएको कारण कोही वाइफहरू बाहिर जान्छ हस्बेन्डले अर्को गर्छ वाइफले के गरिरहेको हुन्छ नगर्ने नगर्ने कामहरू गरिरहेको हुन्छ र म यही एउटा सरकारमाथि एउटा आदेश राख्दछु कि हजुरले चाहिँ एकदमै हामी किसानहरूमाथि चाहिँ नजर राखेर चाहिँ त्यो दिनुपर्ने लोनहरूमा चाहिँ एकदमै आयोजन र गरिदिनु हुन्छ भन्ने म नम्र निवेदन गर्दछु